अहिलेसम्म मैले हेर्ने च्य यो डान्स नृत्यको च्यान्लहरूमा चाहिँ सोनीबाट आउने यो इन्डिया गट ट्यालेन्ट र डान्स इन्डियामा एकदमै राम्रो नृत्यहरू आउँछ यसमा जुन चाहिँ जजेसहरू छ जजेसहरूले पनि एकदमै उहाँहरू पनि नृत्यको एउटा गुरुहरू नै हुन् जस्तै टेरेन्स गीता माँ यिनीहरूले एकदम जुन प्रकारको डान्सर आउँछ अहिलेसम्म नदेखेको डान्सहरू हामी अहिले देख्दैछौँ यो च्यान्लहरूमा किनभनेदेखिलाई डान्सको जुन प्रकारको पहिलाको प्रारम्भिक डान्सहरू छ त्यही डान्स हो डान्स चाहिँ तर त्यसलाई उहाँले यति राम्रो तरिकाले चाहिँ अहिले अगाडि बडाएर लाँदैछ जुन प्रकारले त्यो टेक्निकल कुरोहरूलाई अगाडि बडाएर लाँदैछ र अहिलेको डान्स र पहिलाको डान्समा चाहिँ पहिलाको डान्समा चाहिँ एक प्रकारको डान्स हुन्थ्यो त्यो मनोटोनस भएर जान्थ्यो अहिलेको डान्सहरूमा चाहिँ यो अझै पनि हेर्न पाऔँ अझै पनि हेर्न पाऔँ भन्ने खालको यहाँहरूले अहिले यो नृत्यहरू देखाउँदै छ त्यसले गर्दाखेरि चाहिँ अहिले जुन चाहिँ म अरूलाई पनि सजेसन गर्छु जो यो पेसामा छ जो यो गर्न चहान्छ उहाँले इन्डिया गट ट्यालेन्ट र डान्स इन्डियामा जुन चाहिँ यो सोनी टिभीमा हुन्छ युट्युबतिर हुन्छ यो डान्सहरू तपाईँले हेर्नुभयो भने चाहिँ तपाईँको जुन प्रकारको इच्छा छ त्यहाँ इच्छा शक्ति पनि तपाईँहरूले अगाडि तपाईँले हालेर आफुले गर्नु पर्ने तपाईँको एचिभमेन्ट अहिले त यो जुन प्रकारले यो ऊ यो गर्दैछ यो एउटा इन्ड्रस्टी नै भएर गएको छ यो डान्सहरू पनि त्यसले गर्दा तपाईँलाई आफनै तरिकाले तपाईँले यो गरेर अगाडि बडाउनुभयो भनेदेखिन्लाई तपाईँले कुनै जग्गामा गएर काम खोजिरहनु पर्दैन यसलाई नै एउटा इन्डस्ट्री तपाईँले बनाउन सक्नुहुन्छ